हेलो म हिमाल टाइम्स नाऊको रिपोर्टर बोल्दैछु तपाईँ ट्राफिक अफिसर हुनुहुन्छ नि म्याडम सुन्नुहोस् न यो कालिम्पोङमा नि अहिले इस स्टुडेन्सहरू ले बाइक एकदमै हाई स्पिडमा कुदाउँछ हगि र यो कारणले गर्दाखेरि धेरै एक्सिडेन्टहरूको केसेसहरू भइराखेको छ भन्ने कुरा हामी सुन्दैछौँ र यो जुन स्टुडेन्सहरूले जुन प्रकारले बाइक राइड गर्दैस टाउनमा र यसमाथि तपाईँहरूले के रोकथामको लागि केही काम गर्नु भएको छ कि छैन हौ

हजुर हजुर सुन्दैछु भन्नुहोस् न हजुर हेलो हजुर अन्त सुन्नुहोस् न म्याडम यो जुन चाहिँ विशेष गरेर स्टुडेन्सहरूले जुन प्रकारले बाइक राइडहरू गर्दैछ स्कुटीहरू है कुदाएको हामी देख्दैछौँ र यस यो स्टुडेन्सहरूले चाहिँ अब लाइसेन्स पाएको छ कि छैन लाइसेन्स बिना लाइसेन्स कुदाउँदै छ कि लाइसेन्स भएकोहरूले नै यसरी कुदाएको हो कि अनि सुन्दैछौँ हामी यो बाइक राइड गर्नु त सिकेको छ यिनीहरूले तर ट्राफिक रुल्स चाहिँ यिनीहरूले फलो गर्नु जानेको छैन भन्ने कुरा पनि सुन्दैछौँ र यसमाथि केही कारवाहीहरू तपाईँले गुर्नु भएको छ कि छैन

हजुर हजुर हजुर अनि ठिक्कै छ तपाईँले एउटा काम गर्नु हुँदै रहेछ हगि अनि अर्को कारण चाहिँ है कालिम्पोङमा विशेष गरेर रोडको कन्डिसनको कारणले गर्दा पनि एक्सिडेन्टहरू हुने गर्दैछ भन्ने कुराहरू यहाँ जान्नमा आइराखेको छ र कालिम्पोङमा त रोड त धेरै भत्केको छ होइन र अब सम्बन्धित विभागहरूसँग तपाईँहरूले यो रोड सम्बन्धी केही कुराहरू गर्नु भएको छ कि छैन हजुर हजुर हजुर हवस् हवस् म्याडम थ्याङ्क यू तपाईँले राम्रो जानकारी दिनुभयो हजुर हिमाल टाइम्स नाऊको रिपोर्टर बाट तपाईँलाई धेरै धेरै धन्यवाद छ हवस् थ्याङ्क यू